हेलो हजुर ए हजुर हो त हजुर ए हजुर ए हजुर ए हजुर

तपाईँकोमा डेलो छ अन्त गयो भने लाभा गुम्पा अन्त दुर्पिन जान सक्नुहुन्छ अन्त छ छन त निकै जग्गाहरू छ अब तपाईँहरू घुम्दै गएपछि कताकता टिस्टा टिस्टा तल रङ्गीतहरू छ त्रिवेणीहरू ए हजुर तपाईँको तपाईँ कालिम्पोङमै हुनुहुन्छ नि

कालेबुङबाट तपाईँको म्याक्सिमम दुई घन्टाहरू लाग्छ हो अन्त तपाईँ अब त्यही लाभाबाटै घुमेर आउनुभयो भने त्यही हुन्छ भाडा पनि त्यही हिसाबले हुन्छ हो त्यही त दुई हजार दुई हजार अब तपाईँको लाभाबाटै गएर आयो भने कालिम्पोङसम्मै अब आउनुजानु अपडाउन तपाईँको दुई हजारहरू लिन्छु म हो अन्त यता डेलो पनि घुम्नु भयो भने चाहिँ आलिक पर्छ तपाईँको तिन हजारहरू पुग्छ ए हजुर हजुर हजुर हजुर

ए हजुर एकै दिनमा घुम्नु भयो भने तपाईँको सबै घुम्नु भयो भने चाहिँ चार हजार जति लिन्छु हो तपाईँको तर अलिक समय चाहिँ तपाईँले छिट्छिटो गरिदिनु पऱ्यो डेलो अँ पहिला लाभा पुगेर लाभा त गुम्पै जानुहुने होला सायद एकै दिनमा घुम्नु भयो भने तपाईँको सबै घुम्नु भयो भने चाहिँ चार हजार जति लिन्छु हो तपाईँको तर अलिक अब समय चाहिँ अब तपाईँले छिट्छिटो गरिदिनु पऱ्यो डेलो ए पहिला लाभा पुगेर लाभैदेखि गुम्पै जाने होला सायद हुन्छ लाभा गुम्पा गएर यता डेलो आएर त्यहाँदेखि दुर्पिन गुम्पै जानुहुन्छ होला दुर्पिन गुम्पाहरू घुमेर आयो भने चार हजार चाहिँ म लिन्छु कालिम्पोङलाई छोड्नु भने चाहिँ तपाईँलाई हुन्छ कहिलेतिर जानुहुने तपाईँ कहिलेतिर जानुहुने आज या भोलि ए हजुर ए हजुर हजुर

ए हुन्छ बिहान कति बेलातिर आइपुग्नु म आठ हजुर म त्यस्तै म आठ बजी तपाईँ भएकोमा आइपुग्छु नि तपाईँ कुन चाहिँ होटलमा छ त्यो मलाई एड्रेस दिई पठाउनु कि मलाई अँ वाट्सएप नम्बर वाट्सएप नम्बर दिनु त्यहाँबाट म त्यही अनुसारले आउँछु नि ल हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ